हजुर हो त हजुर हजुर हजुर हजुर हो त हामी सर्भिस चलाउँछौँ त मेडको तपाईँलाई चाहिँ कस्तो रिक्वायरमेन्ट छ हजुर

ए हजुर हजुर हजुर हजुर दबाईहरू दिनुपऱ्यो होला बिहान बेलुका हजुर तपाईँलाई सुन्नुहोस् न होइन हाम्रोमा यहाँ आठ दसजना एभाइलेबल त छ कि तर अब तपाईँलाई कस्तो एज ग्रुपको चाहिएको बिहे गरेको चाहिएको हो कि बिहे नगरेको लेडिस कि जेन्स चाहिएको हजुर ए हजुर हजुर ए हजुर हजुर

तपाईँ तपाईँले तपाईँको उयोलाई कतिसम्मको मन्थली उयो तिर्नु सक्नुहुन्छ स्यालरी एउटा रेन्ज तपाईँलाई ए घरमै बस्ने चाहिएको ओके ओके ओके हजुर तपाईँको मैले सबै क्वारिजहरू बुझेँ हजुर हजुर तपाईँको सबै क्वारिजहरू बुझेँ हो ए त्यस्तो हो होइन म मेरो तपाईँको सबै बुझेँ तपाईँको यहाँ नोट गरिरहेको छु र तपाईँको यो फोनमा वाट्सएप छ होला है ए हुन्छ म तपााईँलाई वाट्सएपको थ्रु कन्ट्याक गर्नेछु र यो दुई दिनभित्रमा अन्त को बेस्ट हुन्छ तपाईँको लागि हामी प्रोभाइड गर्नेछौँ नि ल हुन्छ ए हवस् हुन्छ थ्याङ्क्यु हुन्छ